हेलो भाइ सुन्नु न तिम्रो दोकानबाट मैले एउटा टी सर्ट लिएको थिएँ अन्त धुँदाखेरि त कलरहरू पनि गयो सानो भयो लाउँदाखेरि सानो भयो सिलाइहरू सबै उद् उद्रियो अन्त मैले त्यत्रो दाम लगाएर तिम्रोबाट किनेँ सधैँ म जहिले पनि लुगा किन्दा तिम्रैबाट किन्छु अरू जगा जाँदिनँ तिम्रोमा बेस्ट प्राइस हुन्छ भनेर म आउँछु र क्वालिटीको ग गस टी सर्टहरू पाउँछु लुगाहरू पाउँछु भनेर आउँछु म अब यो दसैँमा दसैँ पनि आउँदैछ मैले सोच्दै थिएँ तिम्रै दोकानमा आएर किन्छु भनेर तर अब तिमीहरू यस्तो प्रडक्ट दियौ भने त कसरी किन्नु र अरू पनि त्यस्तै हुन्छ भयो भने त भएन तर म यो लुगा चाहिँ म त्यो टी सर्ट चाहिँ तिम्रोमा यो साट्छु है भाइ तिम्रो भएकोमा आउँछु नि फेरि तिमीले साटिदिनु पर्छ अन्त अरू लुगाहरू पनि म हेर्छु यो टी सर्ट चाहिँ साटिदिनु पर्छ ल भाइ एकदम म आउँछु भोलि आउँछु ल भाइ भोलि आउँछु है